मैले बलिउड टलीउडबाट कुनै ट्रेनलाई मलाई ए ट्रेन्डले मलाई प्रभावित गरेको छैन पहिरन शैलीमा चलचित्रबाट मैले कुनै सिकेको छुइनँ सिकिनँ पनि गर्दिनँ पनि किनभने आफ्नै कला आफैलाई प्यारो हुन्छ मैले बनाएँ लुगाहरू बनाउँछु जामाहरू सिलाउँछु इस्मोकिङ अघाडि इस्मोकिङ भएको जामाहरू पनि मैले बनाउथेँ आफै हातले मसिनमा सिलाउँथे हातले सिलाउँथे र त्यो त्यो कुनै ट्रेन्डले मलाई असर गरेको छैन अहिलेसम्म मलाई गर्ने पनि होइन अब त म त सक्दिनँ पनि र उनीहरूको पहिरन चाहिँ मैले कहिले पनि अप्नाएको छुइनँ नानीहरूलाई पनि प्रायः आफ्नै हातले सिलाएर लुगाहरू बनाइदिन्थेँ व् मिसिनमा हालेर मैले लुगाहरू बनाउथेँ उहिलेको समयमा बाहिरको त्यस्तो बेसी उयो पनि थिएन पहिरनमा अहिलेको जस्तो फेसनहरू पनि थिएन उहिले हाम्रो साधारण कपडा हुन्थ्यो साधारण खालको सिलाई हुन्थ्यो र त्यो जामाहरूमा इस्पोङ इस्मोकिङ चाहिँ म गर्थेँ र डिजाइनहरू बुट्टाहरू हानेर त्यो जामाहरूको माने मुनि पट्टि फिरेलमा चाहिँ म बुट्टाहरू हानिदिन्थेँ छातीमा बुट्टाहरू हानेर म जामाहरू बनाइदिन्थेँ नानीहरूको लागि र मैले उसबाट चाहिँ माने त्यसबेला चाहिँ यो फेसनको ट्रेन्ड नै थिएन हाम्रो जमानामा चाहिँ र मैले चाहिँ यो फेसनको ट्रेन्ड चाहिँ कहिले पनि अप्नाइनँ अब त झन उमेर गयो पछि झन हामीलाई त्यो फेसनपट्टि ध्यान पनि छैन लुगाफाटाहरू सबै मैले मिसिनमै आफै सिलाउथेँ प्रायः जस्तो र के अरे लुगामा साडीहरूतिर फल्स लाउनु ब्लाउजहरूमा डिजाइनहरू गर्नु त्यो सबै म आफै गर्थेँ आफै सिलाउँथेँ कसैको मलाई सहायता लिनु पनि परेन कसैबाट मैले कसैको ट्रेन्डलाई पछ्याउनु पनि परेन मैले मेरो पात्राहरू पनि कोही छैन कस् कसैबाट मैले कुनै कुरो उ गरेको छुइनँ चलचित्रबाट मैले कुनै कुरो सिकेको छुइनँ र पात्राहरू मेरो कोही प्यारो त्यस्तो मनपर्ने पात्राहरू पनि कोही पनि छैन पहिरन बनाउने त्यस्तो खालको उनीहरूको अहिलेको अति मोर्डन साह्रै फे फेसनको लुगाहरू म बनाउन पनि जान्दिनँ मन पनि पर्दैन त्यति नै हो